अनि एकदिन चाहिँ म र मेरो साथीहरू उएस जाने प्लान गरेँ अन्त प्लान गरेर ड्युटी स्युटीबाट एक हप्ताको चाहिँ लिभ छुट्टी मागेर चाहिँ अन्त गरेको प्लानिङ गरेको अन्त हामीले सबै होटल सोटल गरेर खाना साना गरेर सबै गरेर टाइम लगाएर चाहिँ लगाएर अन्त सबै गरेर घुम्नु गयौँ हामी उता जाने प्लान गऱ्यौँ दिल्ली बाइकमा अन रोड बाइक अन्त बाइकमा गयौँ अन रोड सबै मज्जाले भयो सबै बिस्तारी गरेर सबै राम्रो भयो अन्त हामीले चाहिँ प्लान पहिला उता जाने प्लान गरेको थियौँ अन्त हामीले साथीहरू सबैलाई बोलाएर प्लान गरेर चाहिँ गयौँ अन्त हामी चाहिँ हाम्रो पैसा खर्च नभनेको पनि उयेस जति चैँ भयो आधा एक्काइस हजार जस्तो होटल सोटल तेल पेट्रोल सेट्रोल गरेर आधा जस्तो टाइम लगाएर चाहिँ होटल सोटल खाना पिना साना पिना गरेर चाहिँ बिस हजार चाहिँ भेटेको छ अन्त मज्जाले गरेँ गरेँ गरेँ अन्त राम्रोसँगले भएर गएर बाटोमा त्यस्तो केही भएन बाइकहरू सबै मैले अपटुडेट राखेर जाने बेलामा अगाडि सर्विसिङ गरेर गएको अन्त सबै राम्रै भयो अन्त के त्यस्तो सुर्ताउनु परेन सबै साथीहरू पनि राम्रै थियो हामीलाई बाइकको टुलहरू सबै किटहरू सबै बोकेर गएको थियौँ र अन्त सबै राम्रो भयो